दाजु मैले तपाईँकोबाट सेम्पू ल्याएको थिएँ अन्त के अरे त्यसको डेट फेल भएको रहेछ मैले युज गरेँ युज गरेर मेरो साह्रै कपालै बिग्रियो त्यस्तो डेट फेल भएको तपाईँ सामान राख्नुहुन्छ त्यस्तो गर्नुहुँदैन हाम्रो पनि त पैसै हो त्यो